एउटा प्रडक्टको नकारात्मक समीक्षा गर्नपर्दा चाहिँ म वाटर फिल्टरबारे नकारात्मक समीक्षा गर्न गइरहेकी छु र मैले केही समयअघि मात्र अनलाइन एपबाट एक्वागार्डको वाटर फिल्टर अर्डर गरेकी थिएँ र त्यसलाई घरमा जडान पनि गरेँ तर आज कत्ति पनि समय नपुग्दै त्यस वाटर फिल्टरको अवस्था खराब भइसकेको छ यस फिल्टर लाएको दुई दिनमै त्यसबाट पानी लिक हुनथाल्यो र विशेषत यसले न त जाडो मौसममा तातो पानी नै दिने दिनसक्यो न त गर्मी मौसममा चिसो पानी नै यसको जुन पानीलाई तातो चियो बनाउने पानी खोल्ने बन्द गर्ने स्विच छ त्यो अति नै चाँडो बिग्रिने किसिमको रहेको थियो र अहिले आएर त यस फिल्टरबाट पानी फिल्टर नै हुन छोडी पानीमा दुर्गन्ध पनि आउनथालेको छ र तपाईँहरू सबैले नै विशेष तपाईँहरू सबैलाई नै विशेष आग्रह वा सूचना के छ भन्ने यो ब्रान्डको वाटर फिल्टर जतिसक्दो नकिन्नु होला र कुनै पनि प्रडक्ट अनलाइनबाट किन्न अघि त्यस प्रडक्टमाथि ग्राहकहरूले गरेको समीक्षा एकपल्ट अवश्य हेर्नुहोला